हेलो गुड मर्निङ सर अङ्कित लयर बोल्नु भएको म रिग्देन तामाङ बोलेको कि हजुर मेरो त्यो सानो बढी केस थियो कि त्यो मैले अस्ति भनेको थिएँ नि तपाईँलाई कल गरेर साथीलाई भन्नु लगाएको थिएँ कि भन्यो होला है साथीले तपाईँ हजुर त्यही त्यो मेरो चाहिँ त्यही केस थियो के भने डिभोर्सको थियो कि हजुर अब बिहा भएको चाहिँ दुई वर्ष भयो हो हजुर खास चाहिँ अब बिहा वर्ष गरेको चाहिँ दुई वर्ष है डिभोर्स गर्ने क्या दुईजानाले हजुर त्यसको लागि चाहिँ के गर्नुपर्छ हो हजुर हजुर हजुर डिभोर्स चाहिँ गर्ने भइरहेको छ कि अहिले चाहिँ दुवैजना

डिभोर्स चाहिँ खास चाहिँ कारण चाहिँ अब मिल्दै मिल्दैन उसको अर्कोसँग अफेयर छ हो त्यसले गर्दा चाहिँ अब मिल्दैन मिल्दै मिल्दैन घरमा न परिवारसँग मिल्छ न मसँग मिल्छ झगडा खालि भनेर चाहिँ क्या ऊ पनि राजी नै छ डिभोर्स गर्नु म पनि राजी नै छु ए हजुर हजुर त्यसै गर्नुपर्ने जस्तो छ हजुर हजुर फिस चाहिँ कति पर्छ होला सर ए हजुर हजुर हुन्छ त्यसो भने हुन्छ कहिले आउनु कहिले आउनु भेट्नु चाहिँ तपाईँलाई ए सन्डे हुनुहुन्छ फेरि सन्डे त कोर्ट त बन्द हुन्छ त ए हुन्छ हुजुर कोर्टको अर्को अब हुन्छ एड्रेसहरू पठाइदिनु न अब कहाँ हो म तपाईँलाई कल गर्छु नि भोलि आउँदा हुन्छ अँ भोलि त हो सन्डे ए हजुर हुन्छ म त्यसो भए तपाईँलाई हजुर तर खै अब मिल्दैन हो ऊ चाहिँ हजुर हजुर अब नमिल्ने भइराख्छ हो

हुन्छ सर म तपाईँलाई भोलि कल गर्छु नि

नानीहरू चाहिँ छैन नि सर हुन्छ हुन्छ सर हजुर हुन्छ सर हुन्छ फिस अगाडि पेमेन्ट गरिराख्नुपर्छ सर कि पछि दिँदा हुन्छ ए हुन्छ भोलि दिनु सिधै भनेपछि हुन्छ हुन्छ हुन्छ सर